हाम्रो क्षेत्रमा बिसदेखि लिएर पच्चिस तिसजनासम्म डक्टरहरू छन् अनि यहाँ स्वास्थ्य कर्मीहरूलाई तालिम दिने शैक्षिक संस्थानहरू पनि छन् साह्रै बेसी नभए पनि कमसेकम हाम्रा ब्याच ब्याच गरेर सालमा एक सालमा सयजना भन्दा बेसी सायद नर्सिङहरूले यहाँनिर ट्रेनिङ गर्छन् अनि बाहिरबाट पनि धेरै नर्सिङहरू अनि डाक्टरहरू ट्रेनिङ लिएर यहाँनिर आउँछन् यहाँ अध्यन गर्ने स्टुडेन्टहरू बाहिरबाट पनि आएर अध्यन गरिरहेका हुन्छन् यहाँ बिएससी नर्सिङ अनि नर्सिङ सामान्य नर्सिङ जेएनएमहरूको ट्रेनिङ भइरहन्छ